हाम्रो गाउँमा मानव धर्म मण्डली छ

सबै सामाग्रीहरू छ मादल दुक्की तबेला हर्मनी झ्याम्टा बजाउँछन् आश्रममा सबैजना भेला हुन्छन् भेला हुन्छन् भजन गाउँछन् सत्सङ्ग भन्छन् गुरु महाराजजीको हरि बोल हरि बोल झुटा माया जानी दुई दिनको जिन्दगानी कर्कलाको पानी मेरो मेरो भन्छन् सबै मेरो केही छैन आखिरीमा जानुपर्ला यमराजको फेला हरि बोल हरि बोल झुटा माया जानी दुई दिनको जिन्दगानी कर्कलाको पानी मेरो मेरो भन्छन् सबै मेरो केही छैन आखिरीमा जानुपर्ला यमराजको फेला हरि बोल हरि बोल झुटा माया जानी दुई दिनको जिन्दगानी कर्कलाको पानी भजनहरू गाउँछु म गुरु महाराजजीको म आश्रममा सधैँभरि जान्छु